भारतको शिक्षा प्रणाली धेरै नै सुधार हुँदैछ तरपनि अझै धेरै कुराहरू छ जुन चाहिँ चाहिँ अब अरू देशहरूसँग कम्पेयर गर्दाखेरि हामी धेरै नै पछाडि छौँ जस्तै हाम्रोमा अब जुन चाहिँ सिस्टम छ एजुकेसन सिस्टम जुन चाहिँ छ हाम्रो त्यो अरू देशसँग कम्पेयर गरेर धेरै नै हामी पछाडि छौँ अझै हाम्रोमा अझै डिजिटल टेक्नोलोजी वा सिस्टमहरू छैन हाम्रोमा जुन चाहिँ सिस्टम छ गभर्मेन्ट सिस्टम जुन चाहिँ एजुकेसन सिस्टम छ त्यो धेरै नै खराब भइरहेको छ दिनदिनै किनभने अहिले मान्छे मानिसले गभर्मेन्ट स्कुलहरूलाई त्यस्तो प्रिफर गरेको छैन यदि यो हाम्रो गभर्मेन्ट स्कुल्सहरू पनि यदि राम्रो भयो भने टिचर्टहरू त्यहाँ पनि टिचर्सहरूले त्यहाँ पनि अब राम्रो काम गऱ्यो भने हाम्रो प्राइभेटमाभन्दा पनि गभर्मेन्ट स्कुलमा एजुकेसन सिस्टम पायो भने धेरै नै राम्रो हुन्छ र देशको हाम्रो देशको भारत देशको हाम्रो शिक्षा प्रणाली सिस्टम धेरै नै अघाडि बढेर जान सकिन्छ